हेलो म मलाई एउटा समस्या पऱ्यो कि अनि त्यो समस्याको बारेमा म तपाईँलाई भन्नुपऱ्यो भनेर भन्दैछु कि अन्त तपाईँको तपाईँको नम्बर चाहिँ मैले एकजनाबाट पाएँ कि के भनेदेखि चाहिँ मेरो घरमा पानीको अलिकति रिपेयरिङ गर्नु पर्ने काम छ तपाईँ कुनै प्लम्बर चिन्नुहुन्छ अच्छा मेरो समस्या चाहिँ मेरो समस्या चाहिँ कस्तो छ भने नि त्यो जुन चाहिँ मेरो बाथरूममा एउटा पाइप गएको छ त्यो पाइप चाहिँ कहीँ अड्केको छ र त्यो पाइपलाई चाहिँ सफा गर्नुको लागि उसकोमा त्यो प्लम्बरकोमा चाहिँ अलिकति त्यो ड्रिलिङ मसिनहरू पनि हुनु पऱ्यो सँगसँगै एउटा एसिस्टेन्ट पनि उसकोमा हुनु पऱ्यो अनि सामानहरू पनि उसले आफैले गएर लिएर आउनु सक्नुपऱ्यो त्यस्तो प्लम्बर तपाईँलाई थाहा छ

उसले काम कता कता गरेको छ होला उसले कता कता काम गरेको छ होला जहाँ चाहिँ रेकमेन्ड गर्नु सक्छ तपाईँले त्यसको मतलब हो त्यसको मतलब चाहिँ मैले के बुझेँ भनेदेखि उसकोमा एसिस्टेन्ट पनि छ उस्कोमा त्यो सामानहरू पनि छ र उसले आफैले त्यो काम गर्नु सक्छ र तपाईँले त्यो चिनेको मान्छे चाहिँ तपाईँको घरदेखि कति टाढो पर्छ कुन जग्गा पर्यो त्यो चाहिँ त्यो जग्गा चाहिँ कुन पर्यो अच्छा ए भनेपछि होइन मेरो घरदेखि नजिकै पर्ने रहेछ उ आएर त्यो रिपेरिङ गर्नु सक्ने रहेछ किनभने यस्तो मलाई चाहिँ बिहानै आइदिनु पर्ने छ त्यो मान्छे चाहिँ अनि आएर उसले त्यो कामहरू कम्प्लिट गरेर छिट्टो छिट्टो नै फेरि सकी पनि दिइहाल्नु पर्ने छ र त्यसो भएदेखि मलाई तपाईँले हजुर अँ कम्ती टाइममा त्यो उसले गर्नु पर्यो र मेरो विचारमा त्यो नजिक भएको कारणले गर्दा उ आउनु सक्छ मेरो हिसाबमा उ आउनु सक्छ अनि उसले गर्नु सक्छ अनि उसले सामानहरू आफै दोकानबाट ल्याउनु सक्छ मो दोकानमा त्यसो भनेदेखि भनिदियो भनेदेखि उसलाई तपाईँले मलाई नम्बर चाहिँ दिनुहोस् है उसको नम्बरभन्दा पनि म तपाईँलाई के एउटा रिक्वेस्ट गर्नु पर्यो भनेदेखि तपाईँले पनि उसलाई भनिदिनुहोस् है यसरी एकजना कोमा काम गर्नु जानु पर्नेछ र त्यो उसको यस्तो काम छ किचनमा चाहिँ टोइलेटमा चाहिँ यसरी पाइप बन्द भएको छ र त्यो बन्द भएको पाइपलाई चाहिँ खोजेर त्यो चाहिँ कन्सिल्ड छ सिमेन्टभित्र छ त्यसले गर्दाखेरि त्यो फोर्नु पर्यो त्यो फोरेर त्यसलाई सफा गर्नुपर्यो अनि सफा गरिसकेपछि त्यसलाई फेरि नयाँ पाइप लाउनु पर्यो त्यो पाइप त सायद काम लाग्दैन होला अर्को पाइप लाउनु पर्यो त्यसकारणले गर्दा घरिघरि त्यो दोकानमा पनि कुदिबस्नु पर्छ र कुदेर चाहिँ उसले सामानहरू ल्याएर चाहिँ उसले जोडी दिनुपर्छ त्यो चाहिँ तपाईँले आफैले पनि भनिदिनुहोस् अनि उसले उयो चाहिँ कति लिन्छ यो उसको किराय चाहिँ कति लिन्छ उसको हाजिरा चाहिँ कति हो तपाईँ कति दिनुहुन्छ हाजिरा होइन काम गर्नेले दुई प्र प्रकारले कामको हाजिरा लिन्छ एउटा चाहिँ पोइन्टको हिसाबमा पनि लिन्छ एउटा चाहिँ फुटको हिसाबमा पनि लिन्छ अनि कसैले चाहिँ दिनको हिसाबमा पनि फेरि लिने गर्छ र मतलब जुनैमा दिँदा पनि उसलाई उ मान्छ होला नि अच्छा

अच्छा हजुर अच्छा भनेपछि उसलाई मैले अर्डर गरेँ भनेदेखि जुनै दिन पनि उ आउनु सक्छ कि सक्दैन होला कस्तो छ त्यस्तो अच्छा मलाई उहाँको नम्बर पठाइदिनुहोस् कि वाट्सएपमा मेरो यो नम्बरमै वाट्सएप छ यो वाट्सएपमा तपाईँले उसको नाम र मोबाइल नम्बर पनि मलाई पठाइदिनुहोस् है अन्त म तपाईँलाई फेरि पनि रिक्वेस्ट गर्छु तपाईँले पनि एकचोटि भनिदिनुहोस् है समस्याको बारेमा पनि भनिदिनुहोस् अनि कन्डिसनको बारेमा पनि तपाईँले एकचोटि भनिदिनुहोस् म पनि उसँग व्यक्तिगत रूपमा बात चाहिँ गर्छु है अनि अब तपाईँले रेकमेन्ड गर्नु भयो त्यसकारणले गर्दाखेरि म पनि सम्झिन्छु कि उसले राम्रै काम गर्छ र मेरो काममा चाहिँ कुनै गफलक्की हुँदैन म मलाई एकदम सन्तुष्ट उसले बनाउनसक्छ मेरो काम राम्रो हुन्छ भन्ने चाहिँ म सम्झिन्छु अँ एकदमै धन्यवाद अँ एकदमै तपाईँलाई धन्यवाद है र मलाई यो चाहिँ पठाइदिनुहोस् ल हवस् हुन्छ धन्यवाद